दार्जिलिङ जिल्लामा फरक पर्ने वा उपकार गर्ने केही स्थानीय परोपकारी संस्थाहरूको बारेमा भन्नुपर्दा चाहिँ अब दार्जिलिङ जिल्लामा धेरै नै सानो सानो एनजिओहरूले त काम गरि नै रहेको छ तर अब वृद्ध आश्रमको बारेमा भन्नु पर्दा चाहिँ दार्जिलिङमा प्रपर दार्जिलिङमै चाहिँ वृद्ध आश्रम छैन तर मेरो नजरमा चाहिँ रोहिनीमा वृद्ध आश्रम छ जस्तो लाग्छ किनभने त्यहाँ बुढा बुढीहरू धेरै नै बस्ने गर्छन् उहाँहरलाई धेरै नै हेरचाह पनि हुन्छ तर उयो के अरे बाल हेरचाह गर्ने सानो नानीहरूको चाहिँ मलाई दार्जिलिङमा छ जस्तो लाग्दैन सायद तर तल सिलगढीतिर चाहिँ हुन सक्छ जस्तो लाग्छ